अहिले अब तपाईँहरूलाई पनि थाहै छ आधुनिक युगभन्दा पनि उत्तर आधुनिक युग आइसकेको छ र यसै कारण चाहिँ हरेकको घरमा बिजुली बत्ती हुन्छै हुन्छ भनेर पनि सबैलाई ज्ञान आइसकेको छ र बिजुली हुनु र नहुनुमा के भिन्नता छ अथवा बिजुली हुँदा कत्तिको सुख सुविधा हामीले अनुभव गर्छौँ र बिजुली नहुँदा कत्तिको दुखः र दयनीय अवस्था हुन्छ मान्छेको त्यस अनुसार केहि बोल्नु पर्दा म यहाँ तपाईले तपाईँ कति घन्टा बिजुली पाउनुहुन्छ यो प्रश्नको उत्तर कसरी दिन सक्छ भन्दा चाहिँ मैले अहिले चौबिसै घन्टा बिजुली प्राप्त गरिरहेकी छु म अहिले घरमा घर देखि टाढा बस्छु किन भने मेरो पढाई अहिले सिलिगडीमै छ सिलिगडीमै पढदै छु र सिलिगडीमै बस्छु सिलिगडी एउटा सहर भएको कारणले गर्दा यहाँ चौबिसै घन्टा बिजुली पाउन सक्छौँ चौबिसै घन्टा बिजुली प्राप्त हुन्छ तर सिलगडीमा पनि धेरै अब मौसम बिग्रेको कारणले गर्दा कुनै दिन हावा हुन्डरी आउँदाखेरि हावा पानी आउँदाखेरि बिजुली काटिन्छ बिजुलीको कटौती हुन्छ र त्यस समयमा धेरै नराम्रो अवस्था मान्छेहरूको देख्छौँ र त्यसरी पढाई एक्जामको बेलामा परीक्षा हुदैँ गर्दाखेरि पनि त्यस्तो मौसमहरूले गर्दाखेरि अथवा धेरै पानी पर्दा धेरै बिजुलीहरू चमकिँदाखेरि बिजुली काटीदिन्छ होइन त्यसको प्रभाव वा त्यसको असर के हुन पुग्छ भन्दा खेरि रातभरि रातभरि मोमबत्ति बालेर अथवा लालटेन बालेर पनि हामीलाई पढ्नै पर्छ र यसरी लोड सेडिङ्ग पनि एउटा अत अत्यन्त महत्वपुर्ण कारण भएर जान्छ किन भने लोड सेडिङले के हुन्छ भन्दाखेरि धेरै बिजुली काटिन्छ घरमा डेली बिज लाइट जान्छ अनि त्यो लाइट जाँदाखेरि हामीलाई गर्मी महिनामा असाध्यै नराम्रै किसीमको गरम हुन्छ सिलगडीमा तपाईँहरूलाई पनि त्यो राम्ररी याद होला सिलगडी यस्तो सहर हो जहाँ धेरै मान्छेहरू विभिन्न भाषा भाषीहरू आएर बस्छन् जहाँ एउटै मात्रै धर्म छैन जहाँ एउटै मात्र संस्कार संस्कृति वा सभ्यता छैन यहाँ धेरै प्रकारका मान्छेहरू बस्छन र सिलगडी एउटा महानगरी वा महासहरीकरण भएको कारणले गर्दा यहाँ धेरै गर्मी अनुभव हुन्छ घाम पनि त्यस्तै लागेको छ र त्यसले गर्दा लोड सेडिङ पनि एउटा अत्यन्त महत्वपूर्ण कारण बनेर जान्छ बिजुली कटौतीको